हेलो उम् यो यो होटलको एड्रेस हो ए अनि मलाई तपाईँको नजिक जग्गाहरूमा साइड सिन गर्नु थियो कि घुम्नु अनि कुन कुन चाहिँ जग्गा होला ए अँ अनि तपाईँले त्यहाँ तपाईँको होटलको त्यो गाडी क्याबहरू पाउँछ है जानु तपाईँले मिलाइ दिनुहुन्छ ए हामीले त्यहाँ बस्नु लागि अगाडि पे गर्नुपर्छ है अनि मलाई चाहिँ दुइवटा गाडी चाहिएको थियो अनि हामी चौधजना जस्तो छ हौ अनि साइड सिन गर्नु मलाई डेलो त्यहाँदेखि सिटी सेन्टर अनि लाभा यो तिनजङ्ग ए यो तिनजग्गा चाहिँ घुम्नु थियो अन्त ए त्यसको सबै टोटल अब रुम चाहिँ हामीलाई तिनवटा अँ अँ

हामी सात दिनसम्म बस्नुहुन्छ अनि बस्छौँ अनि त्यसमा चाहिँ हामी त्यो जग्गा त्यो जग्गाहरू पनि घुम घुम्छौँ अनि सात दिन त्यहाँ बस्छौँ अनि त्यहाँदेखि तपाईँले अर्को जग्गा मिलाइ दिनुपऱ्यो अर्को होटलमा जुन चाहिँ हामी साइड सिन गर्दै अर्को जग्गा सर्छौँ उम् हुन्छ त्यसो भए म त्यसो भए तपाईँलाई पे कन्फर्म गरेर पे गर्छु हामी यो तिन जुनदेखिको फिफ्टिन जुनदेखि हुन्छ हुन्छ हुन्छ हुन्छ